युवाहरूको बेरोजगार अहिले यहाँ हाम्रो यो जग्गामा नि अहिले एकदमै ठुलो समस्या भनेको नै बेरोजगारी किनभने दसजनाको घरमा नौवटा परिवारमा सबै बेरोजगार छन् र किन चाहिँ यसरी बेरोजगार हुँदैछ त हाम्रो जग्गामा भनेर खोज्दा वोर्दा यसो सोच्दा सोचेर ल्याउँदाखेरि चाहिँ यहाँ सबैभन्दा ठुलो समस्या चाहिँ हाम्रो पोल्टिकल पार्टीजहरू छ यहाँ बेरोजगार हुनुको मतलब हाम्रो केटाहरू यहाँ दु ख गर्नु चाहँदैन अनि पोलिटिकल पार्टीजमा उनीहरू लागेपछि चाहिँ उनीहरू झन्डाको पिछे जब हिँड्छ त्यो हिँडे पछि उनीहरूले धेर थोर अलिअलि आफूलाई पकेट मनी हुने कमाइ गरिहाल्छ किनभने एउटा नेता नेताले उसको चर्चा चमचालाई पैसा दिइहाल्छ त्यहाँबाट गएपछि उनीहरूलाई अब एउटा कुनै एउटा नर्मल एउटा काममा उनीहरूले लगाइदिएको हुन्छ भनौँ न त्यो भइसके पछि बादमा उनीहरूको अस्तित्व त छैन नि त त्यो जग्गामा स्थायी छैन होइन त्यसले गर्दाखेरि नै उनीहरूको एक महिना दुई महिना भएपछि उनीहरूलाई त्यो काम गर्न मनै पर्दैन त्यहाँ त्यही युवाहरूले त्यो कामलाई छोडिदिन्छ त्यो छोडेपछि उनीहरू फेरि त्यही जुन जग्गामा छ त्यो बेकारीको अवस्थामा त्यही जग्गामा आइपुग्छ उनीहरू अनि त्यो बेकारी भएपछि अब यहाँनिर आफूले जे गर्छु भने पनि हुने खालको जग्गा छ हाम्रो खेतीबारी गर्छु भन्यो भने पनि एकदमै राम्रो छ बिजनेसमा पनि राम्रो छ होइन कुनै काम कुनै पनि काम गर्छु भन्दाखेरि एकदमै राम्रो छ तर हाम्रो यहाँको युवाहरूले चाहिँ त्यो काम गर्न रुचाउँदैनन् किनभने हाम्रो युवाहरूलाई चाहिँ लाज लाग्छ तर यो लाज त्यही लाज चाहिँ फेरि बाहिर फरेन गएर काम गर्न पऱ्यो भने त्यो लाज हुँदैन हाम्रो युवाहरूलाई र सरकारले पनि अब हाम्रो यही जगामा युवाहरूको लागि है अब आउने जेनेरेसनको लागि यहाँबाट पलायन हुनु नपरोस् भन्ने जुन सरकारले सोच्छ भने चाहिँ यहाँनिर कुनै ठुल ठुलो इन्डसट्रीजहरू या केही कुनै पनि यस्तो कार्य गर्नुसक्ने ठुल ठलो मेजर प्रोजेक्टहरू ल्याएर यहाँको युवाहरूलाई रोजगार दिनुपर्छ जस्तो चाहिँ मलाई लाग्छ